मेरो प्रिय खेल चाहिँ फुटबल हो अनि मलाई मन पर्ने फुटबलमा मन पर्ने खेलाडीहरू चाहिँ सुनिल छेत्री रोनाल्डो मेस्सी नेमार एम्भापे सर्जियो रेमोस् अनि डी मारियाहरू यस्तैहरू हुन्